मलाई कुकिङ गर्नु चाहिँ किन मन पर्छ भने चाहिँ मेरो परिवारले नि मेरो हातको खानु खोज्छ मिठो बनाउनु हुन्छ आमा भन्नु भन्छ नानीले पनि मेरो बुढाले पनि मैले बनाएको खानु खोज्छ आमा बाबाले पनि कतिवटा खानेकुरा त आमा र बाबाले पनि सिकाउनु भएको सानैदेखिको छोरी मान्छे हो बाहिर गएर त काम गर्नु पर्छ अर्काको घरमा जान्छ भनेर चाहिँ सिकाउनु भएको छ फाक्सा खाना लाङ्सा खाना फिस खाना बुढाकोबाट पनि सिकेको छु चौमिन मोमो बिरयानी त्यस्तोहरू सबै सिकेको छु कतिवटा कुरो नाजानेको कुरो फोनमा पनि हेर्छु फोनमा हेरेर पनि सिक्छु अन्त साथीभाइकोबाट सिक्छु कतिवटा कुरो साथीभाइले पनि के डिस बनाइरहेको छ त्यो हेरेर सिक्छु अन्त मेरो परिवारले चाहिँ एकदमै मैले बनाएको खानु खोज्छ मै खुद पनि मैले बनाएको खानु मन पर्छ अन्त घर परिवारलाई त्यो मैले बनाएको खानै खुवाउनु मन पर्छ